हेलो हजुर कालिका होटलबाट बोल्नुभएको हजुर म तपाईँको रेस्ट रेगुलर कस्टमर हो नि हजुर तपाईँकोमा ज्यादा जस्तो खान आउँछु नि तपाईँकोमा त खानाहरू साह्रै मिठो पाउँछ है हजुर साह्रै मन मनपर्यो मिठो तपाईँहरूको रेस्टुरेन्टमा ज्यादा जस्तो त मोमो थुक्पा सेफालीहरू साह्रै मिठो पाउँछ नि अनि तपाईँहरूको डेलिभरीहरू पनि राम्रै रहेछ अस्ति मोमो र चप मगाएको थिएँ दुई घन्टामा आइपुगेको थियो तातो तातो पनि थियो तपाईँहरूको प्याकिङहरू साह्रै मनपर्यो मलाई डेलिभरीहरू छिट्टो हुँदोरहेछ अन्त अचार त झन् साह्रै पिरो थियो मिठो अब दामी लाग्यो अचार डल्लेको थिएछ हो अचार पनि दामी मिठो थियो अनि तपाईँको रेस्टुरेन्ट साह्रै मनपर्यो मलाई त अनि फेरि फेरि पनि आउँछु तपाईँहरूको रेस्टुरेन्टमा कति मिठो पाउँदोरहेछ हुन्छ राखेँ